हेलो भाइ मैले सामान अर्डर गरेको थिएँ हो त्यो सामानमा एउटा सामान छोडिएछ अझै चिकन चाउमिन एक प्लेट थपिदिनुहोस् न ल त्यसमा सबै राम्रोसँगले प्याकिङ गरिदिनुहोस् हो अन्त महँगो नगर्नुहोस् है हामी सधैँको कस्टमर हो तपाईँले महँगो गरेछ भने चाहिँ फेरि सामान लादिनँ नि छोड्छु नि हामी अर्को दोकानमा पनि त जान्छ हो त्यसले गर्दाखेरि त्यति सामानहरू दिनुहोस् न ल